हाम्रो गाउँमा चाहिँ पानीको दुखः चाहिँ अलि अलि चाहिँ छैन हो अनि हाम्रो गाउँमा चाहिँ आफ्नै मुहान भएको कारणले चाहिँ कोही ठाउँमा चाहिँ पानीको एकदमै दुख छ तर कोही ठाउँमा चाहिँ एकदमै प्रशस्त प्रशस्त छ पानीको हो हाम्रो घरदेखि अलिक माथि माथि चाहिँ पानीको मुहान उकालो पानी मुहानदेखि उकालो पानी नजानुको कारणले गर्दा चाहिँ अलिकति दुखः छ त्यहाँ घर हुनेलाई चाहिँ हाम्रो घरदेखि माथि हुनेहरूलाई चाहिँ अलिकति दुखः छ तर सरकारको यो जल जीवन आयोजनाहरूले गर्दा चाहिँ अलिक सजिलो भएको थियो तर यसमा पनि मान्छेहरूले पुरा घोटाला गर गरिरहेको छ पानी ठिक समयले आएको छैन त्यही भएर चाहिँ अलिकति उनीहरूलाई पनि यसमा प्रब्लम नै छ अब पानीको विषयले पानी त सबैलाई त चाहिन्छ त्यही भएर चाहिँ उनीहरूलाई अलिकति समस्यानै भइरहेको छ पानीले गर्दा उनीहरूले चाहिँ पहिला पहिला चाहिँ मज्जाले पानी पायो यो जल जीवन आयोजनाले गर्दा तर अहिले चाहिँ उनीहरूलाई एकदमै आफ्नो टाइममा पानी पाउँदैन घरि ट्याङ्कीमा पानी छैन भन्छ त्यस्तै भइरहेको छ तर अब यो समस्यालाई पनि यो समस्यालाई पनि हामी सबैजना मिलेर चाहिँ सुधार गर्नु सक्छ